जहाँसम्म मलाई थाह छ या याद भएको अनुसार शिक्षा रोजगारी र सामाजिक स्थितिको स्थितिमा हाम्रो जिल्ला कालेबुङमा नारी र पुरुषमा कुनै भेदभाव छैन र नारीहरूले त्यस्तो कुनै किसिमको चुनौती हरूको सामना गर्नुपर्छ जस्तो लाग्दैन लिङ्ग भाव भेदभाव यहाँनिर हुँदैन त्यस्तो है र नारी पुरुष यो क्षेत्रमा एकदम समान दृश्यले नै हेरिने गर्छ र मौका जति पुरुषले पाउँछन् त्यतिकै नारीहरूले पनि पाउने गर्छन् र भनौँ भने यस्तो कुनै मुख्य चुनौतीहरूको नारीहरूले सामना गर्नु पर्दैन